अपुई तिमीले भनेको यो कन्डिसनरको बारेमा तिमीलाई फाप्यो कि फापेन कुनि मैले त अपुई यो लगाएर त मेरो केश त नि दुई खेप त राम्रो भयो कि त्यहाँदेखि त फेरि बुर बुर झर्नु थाल्यो नि हौ हैट तेरिका यो कन्डिसनर पनि राम्रो पखालेन भनेर हो कि बा त्यो प्रडक्ट नराम्रो हो कि मेरो केश त पुरा झर्नु थाल्यो नि हौ अन्त मैले यो कन्डिसनर बन्द गरिदिएँ साबुनले मात्रै नुहाए अब उप्रान्त त खालि तेल लगाउँछु कन्डिसनर न फन्डिसनर म त नलगाउने साबुनले नुहायो बस् भयो पहिला जस्तो गर्थेँ त्यही गर्ने हो यो कन्डिसनर चाहिँ लाउदिनँ अबदेखि यसले त राम्रो गरेन है मलाई त